दाजु तपाईँको रिक्सा छ होइन हामी यतै घुम्नु जाऊँ भनेको हामी सबै फ्यामिलीसँग यतै नजिकै राजा भातखावातिर तपाईँको टोटो मिल्छ भने मिलाइदिनु सक्छ